हामी पहिला घाँस दाउरा काट्नु जङ्गलमा आउँथ्यौँ र घुम्नु दिनु हामी कालिम्पोङ सहरमा आउँथ्यौँ तर अहिले त त्यो दोकानपाट सब आफ्नै गाउँबस्ती सहर बजारमै पुगेको छ सबै बन्दोबस्त पुरा भएको छ